हेलो ए औ के गर्दैछौ ठिकै छौ ए अनि घर पुग्यौ तिमी ए राम्रौसँगले पुग्यौ होला नि है अनि सुन न म तिमीलाई एउटा कुरा भन्नु छ हौ मैले एउटा टी सर्ट किनेको छु कि दामी छ हो मैले चाहिँ दिल्ली स्टोरबाट किनेको लाइट ब्लूमा छ होइन दामी छ पेन्टहरूसित लाउँदा पनि हुन्छ हो

अनि तिमी पनि किन्छौ मेरो दिदीले पनि किनेको छ नि तर दिदी चाहिँ मेरो कलरमा चाहिँ होइन हो अर्कै कलरमा किनेको छ त्यसले चाहिँ मरुन कलरमा किनेको छ दामी छ हो त्यसको क्वालिटीहरू पनि समर भ्याकेसनमा लाउने खालको छ हो त्यही त त्यस्तो कलरहरू उडने टाइपको पनि छैन राम्रै छ त्यही त अँ तिमी घरबाट आएर चाहिँ हामीसँगै जाउँ न अन्त अँ म तिमीलाई देखाइदिन्छु नि अँ अँ किनौँ न ल हामी तिनैजनाको एउटै हुन्छ हुन त तर कलर चाहिँ भिन्नभिन्नै हुन्छ हो ए ल ल आउ थ्याङ्क यू राखेको ल बाई बाई